हाम्रो क्षेत्रमा यहाँ का कालेबुङ सहरमा भारतको उच्च फुटबल लिगमा खेलिसकेका नार्डुङ भुटियाले एउटा फुटबल एकाडमी खोलेका छन् है जहाँ स साना नानीहरूलाई तालिम दिने गर्छन् त्यसरी नै यहाँ बर्मेक क्षेत्रमा बैखै जो एक भारतीय फुटबलरै हुनुहुन्छ उहाँले पनि आफ्नो एकाडमी सुरु गरिसकेका छन् है त्यस्तै प्रकारले अहिले हालैमा श्री भरत छेत्री जो चाहिँ भारतीय हकी टिमका क्याप्टन पनि रहिसकेका छन् उहाँले पनि एउटा हकी एकाडमी खोल्ने जमर्को कसिरहेका छन्